दार्जिलिङमा चाहिँ कुकिङको कार्यशाला छैन भइदिएको भए साह्रै राम्रो हुने थियो मलाई के भन्छ विभिन्न तरिकाको परिकारहरू बनाउनु सिक्नु अरूलाई खुवाउनु चाहिँ साह्रै मन पर्छ तर के गर्नु दार्जिलिङमा कुकिङको कार्यशाला नै छैन यदि दार्जिलिङमा कुकिङको कार्यशाला भइदिएको भए चाहिँ म चिल्ली चिकन बनाउनु चाहन्थेँ सिक्न चाहन्थेँ चिल्ली चिकन चाहिँ मेरो भाइको बेस्ट के भन्छ परिकारहरू मध्येमा एक हो अन्त उसको लागि चाहिँ म यो बनाइदिन चाहान्थेँ